हेलो हेलो हेलो हेलो ए हजुर सुन्दैछु त ए हजुर हजुर हेलो ए हजुर हो त हजुर हजुर ए ए हजुर कुन चाहिँ घुम्ने जग्गाहरू राम्रो छ हो त्यस्तो भनेर ए हजुर ए हजुर हजुर तपाईँ हजुर तपाईँ कालिम्पोङ घुम्नु आउनुभयो भने चाहिँ अब फर्स्टमा नै डेलो छ हैन डेलो घुम्नु जानु सक्नुहुन्छ डेलो पनि अब गाडी रोडहरू राम्रै छ गाडीहरू पाउनुहुन्छ तपाईँहरूले हो अँ त्यहाँदेखि त्यहीँदेखि यहीँदेखि कहाँ भन्नुहोस् त उयो के पो लाभा जानु सक्नुहुन्छ तपाईँहरू नोक डाँडा पनि छ होइन पन्बु जानु सक्नुहुन्छ तपाईँ अँ तपाईँलाई कुन चाहिँ ठाउँ मनपर्छ तपाईँ चाहिँ कुन दिन कहिले आउने गर्नुहुँदैछ ए हजुर हजुर ए हजुर आउनु हजुर आउनुहोस् न हामी यहाँ तपाईँ तपाईँ अब यहाँ आउनुभएपछि उयो गरिदिन्छ नि त गाइड गरिदिन्छ कुन कुन जग्गा के के भनेर हो हजुर हजुर हामीले सबै त्यो बताइदिइहाल्छ नि तपाईँलाई ए हुन्छ हुन्छ थ्याङक्यु